प्रसन एजेन्सी हो हजुर मैले अस्ती एउटा गाडी बुक गरेको थिएँ कि मङ्पु जाँदा त्यही गाडी बुक गर्नु भनेको कि अन्त आज मलाई जोरथाङ जानु छ गाडीको नम्बर थाहा छैन गाडीको ड्राइभरको नाम चाहिँ अमर हजुर मलाई त्यही गाडी बुक गर्नु छ प्रसन एजेन्सी